मलाई लाग्छ हिजोआज नानीहरूले खेल्ने गरे खेल्ने गरेको गेमहरू चाहिँ आजकल अनलाइन गेम नै खेल्ने गर्छ जुन चाहिँ चाहिँ हाम्रो लाइक अब भयो मोबाइल लिजेन्ड भयो पब्जी भयो बिजिएमआई भयो क्यानडी क्रस भयो सबवे सर्फर्स भयो त्यस्तो नै हाम्रो नानीहरूले खेल्ने गर्छ